अबो हाम्रो दार्जिलिङ क्षेत्रमा चाहिँ है सो मेरो गाउँ छ त्यहाँ चाहिँ हामी चाहिँ खोलाबट चाहिँ पानी निकाल्दैन किनभने हामी खोलाको पानी चाहिँ त्यस्तो युज हुँदैन किनभने हाम्रो गाउँमा नै जो जङ्गलको बिचबट पानी उम्रिएको हुन्छ हामी त्यो नै अब खानु लाउँनु नुहाउनु लुगा धुनु भाँडा माझ्नु मात्रै प्रयोग हुन्छ है तर अब खे अब खोलाबट अब पानी निकाल्दा चाहिँ अब जगबट निकाल्नु तै धेरै समय लाग्छ है आफ्नो टाइम पनि टाइम पनि अब टाइम पनि मध्यनजर राख्नु पर्यो अनि अब मोटरबाट निकाल्यो भने चाहिँ अब मोटर मा चाहिँ अलिक अब माछाहरूलाई एफेक्ट नहुने अब केही अब केमिकलहरू युज नगरेर है मोटर मात्रै युज गऱ्यो भने चाहिँ अलिक अब कम समयमा नै पानी निक्लिन्छ है तर अब यदि केमिकलहरूको प्रयोग भयो भने माछाहरूलाई पनि अब माछा मात्रै होइन जति पनि पानीमा बस्ने जीव जनावरहरू छ उनीहरूलाई धेरै असर पर्छ है अनि हामी मान्छे जस्तै त हो उनीहरूको पनि जीवन त्यही कारण अब म चाहिँ भन्छु अब मोटरको प्रयोग गर्नु त राम्रो हो किनभने धेरै समयमा धेरै काम बनिन्छ है तर अब अरू पनि अब वरिपरि अब इन्भाइरोमेन्टलाई पनि हेरेर चाहिँ अलिकति ध्यान दिएर चाहिँ पानीहरू निकाल्नु पऱ्यो